भाइ मैले हिजो तपाईँकोबाट फेसवास लगेको थिएँ नि दोकानबाट त्यो एकदम राम्रो लागेन कि मेरो स्किनको लागि चाहिँ एकदम राम्रो भएन त्यसले सुट गरेन हो अन्त अलिकति राम्रो राख्ने गर्नुहोस् हामीले पनि त पैसा तिरेर गरेको त्यो सा कम्ती दामको त्यस्तो चिजहरूले गर्दाखेरि हाम्रो स्किन ड्यामेज भयो भने त्यसको रिक्स कसले लिन्छ